लकडाउनमा मैले धेरै प्रकारको किसिमको कुराहरू पकाउन सिकेँ अनि प्रयास पनि गरेँ अनि लकडाउनमा चाहिँ मैले प्रायः जस्तो घरकै कुराहरू चाहिँ बनाउन सिकेँ अनि विशेष गरी खाने कुराहरूमा चाहिँ मैले पहिला चाहिँ मैले कुखुराको मासु बस्तीकै लोकल कुखुराको मासु मैले बनाउनु प्रयास गरेँ अनि त्यसमा चाहिँ जब पहिला चाहिँ मैले मसलाहरू चाहिँ म भन्नु पऱ्यो मसलामा चाहिँ फर्स्ट लाउँदाखेरि चाहिँ अनि जिरा अनि अदुवा अदुवा चाहि बेसी मात्रामा चाहिन्छ कुखुराको मासु पकाउँदा अनि मात्र टेस्ट राम्रोसँग आउँछ अनि अदुवा त्यहाँदेखि त्यसपछि अदुवालाई चाहिँ मज्जाले ताछेर अनि धोएर अनि त्यसलाई चाहिँ मज्जाले पिस्यो अनि त्यसमै लसुन पनि थप्यो अनि जिरा पनि थप्यो अनि त्यो सबै मिक्स गरेर चाहिँ एउटा मसला बनिन्छ अनि त्यसलाई पकाउँदा अनि जब तेल हालिन्छ त्यहाँदेखि बेसार हालिन्छ त्यहाँदेखि चाहिँ त्यसलाई त्यो मसलालाई पकाउनुपर्छ निकै पाँच मिनट पाँच मिनटहरू जस्तो बेसी नै पकाउनुपर्छ अनि त्यसको राम्रोसँगले एउटा कलर आउँछ अनि रातो रातो कलर आएपछि चाहिँ हामीले अलिकति फेरि पनि पानी लाएर पकायौँ भने चाहिँ राम्रोसँगले पाक्छ अनि पाकेपछि चाहिँ मैले त्यो कुखुरा बस्तीको कुखुराको मासु जब मैले त्यसमा लाएपछि चाहिँ त्यसमा पकाउँदा अनि मैले आधा घन्टा नभए पनि एक घन्टा चाहिँ मज्जाले पकाएपछि चाहिँ त्यसको मज्जाले पकाउँदा चाहिँ त्यसको सुप पनि राम्रो निस्किन्छ अनि त्यसलाई सुप मज्जाले निस्किन्छ अनि त्यसको बस्तीको कुखुरा चाहिँ जब हामी खान्छौँ भने चाहिँ त्यसमा धेरै कुराहरू त्यो सुपबाट चाहिँ विशेष चाहिँ सुपै है राम्रो हुन्छ अनि सुपले चाहिँ धेरै जिउमा एउटा ताकतहरू पनि दिन्छ अनि त्यसले धेरै हाम्रो शरीरलाई राम्रो पनि गर्छ अनि त्यो कुराहरू लकडाउनमा मैले बनाउनु प्रयास गरेँ अनि त्यस पछाडि मैले अरू कुरोहरू चाहिँ मैले जुन घरमै बसेर जुलपीहरू बनाउनु सिकेँ अनि जुलपीको पनि रेसिपी भन्नुपऱ्यो जुलपीको जुलपी बनाउँदा चाहिँ मैले छिट्टो तरिकाले चाहिँ कसरी बनाउँछ भनेर चाहिँ मैले त्यो कुराहरू खोजिरहँदा खोजेर मैले युट्युबबाट हेरेर सिकेँ अनि त्यसमा सिक्दाखेरि चाहिँ घरकै है घरभित्रै भएको कुराहरूले नै मैले बनाउने कोसिस गरेँ अनि बाहिर त्यतिबेला है लकडाउनको समयमा बेसी बजारहरू जान सक्दैन थियो अनि बेसी घुइँचोहरूमा जान सक्दैन थियो अनि मैले घरकै कुराहरूले बनाइरहेको थिएँ त्यो सिक्दा चाहिँ मैले विशेष गरी मैदा अनि त्यसमा चाहिने अनि घिउ बस्तीकै घिउ है अलैँची अनि चिनी अन्त इनो यो कुराहरू मैले युज गरिरहेको थिएँ अनि यो कुराहरूले यतिको कुराहरूले चाहिँ बनिएको थियो अनि यो बनाउँदा चाहिँ अनि पहिला चाहिँ मैले आँटालाई पहिला मैले चास्नी बनाएँ चास्नी त्यो चिनीको चिनीको चास्नी बनाउँदा चाहिँ तपाईँहरूले पहिला चिनीलाई नाप्नुहोस् प्यालामा प्यालामा नापेर जन प्यालामा नाप्छ अनि एक प्याला लगायो भने तपाईँले एकै प्याला पानी लाउनुहोस् अनि दुई प्याला लगायो भने दुई प्याला नै पानी लाउनुहोस् त्यसमा चाहिँ चास्नी राम्रो हुन्छ अनि त्यसमा चास्नी बनाउँदा चाहिँ एकदमै राम्रोसँगले उमाल्नु पऱ्यो अनि त्यसमा टेस्ट आउनको लागि चाहिँ अलैँची पनि लाउँदा हुन्छ अलैँची पनि चलाउँदा हुन्छ अलैँचीमा पनि धेरै धेरै राम्रो त्यो सेन्टहरू आउने गर्छ अनि त्यसपछि अलैँचीमा लाएपछि चाहिँ अलैँची लाएपछि चाहिँ अनि त्यसलाई निकैबेर है उमालेर अनि त्यसको चास्नी बनिन्छ त्यो चास्नीलाई चाहिँ पहिला उतारेर राख्नुपर्छ बेसी तातोमा नै लाउँदा पनि त्यो जुलपी है त्यो कडा बन्न सक्दैन अनि त्यो जुलपी है त्यो एउटा मज्जाले छिरिप छिरिप बज्ने खालको चाहिँ हुन सक्दैन निकै अलिक सेलाएको हुनुपर्छ मनतातोमा चाहिँ हामीले त्यो जुलपीलाई डुबाउनु सक्छ अनि त्यो चास्नी भयो अनि त्यसमा मैले जुलपीलाई बनाउँदा चाहिँ मैदा अनि घिउलाई चाहिँ मैले मिक्स गरेर अनि जब मिक्स गरिसक्छ त्यसमा है लास्टमा चाहिँ इनो तपाईँहरूले छिटोको लागि चाहिँ इनो लाउनुहोस् अनि इनो लाउँदाखेरि चाहिँ अनि इनो लाएँ मैले इनो लाएर चाहिँ जब इनो लाएर पाँच मिनट जस्तो राखेर चाहिँ मैले त्यो जुलपीहरू पोलेँ है यति राम्रो है बनिएको थियो है लकडाउनको समयमा मैले त्यसरी खान पनि सकेँ अनि अरूलाई दिन पनि सकेँ अनि त्यसरी बनाउन सक्दोरहेछ अनि अरू थुप्रै कुराहरू मैले सिकेको थिएँ यसरी नै घर बसेर अनि केक बनाउन पनि मैले सिकेँ केक बनाउन पनि मैले त्यसरी नै बिस्कुटबाट मैले पहिला चाहिँ सिकेँ अनि बिस्कुट चाहिँ ओरियोको बिस्कुट ल्याएँ अनि त्यसपछि तिन चारवटा लिएर त्यो बिचको क्रिम भागलाई चाहिँ निकालेर निकालेँ अनि त्यसलाई चाहिँ क्रिम भागलाई निकालेर चाहिँ त्यसपछि फेरि पनि त्यो बिस्कुटलाई चाहिँ मैले झुऱ्याएर कि चाहिँ तातो पानी तातो दुधमा लाएर त्यसलाई एउटा लिटो जस्तो बनाएर मतलब त्यसको जब है त्यसलाई गिलो पनि होइन साह्रै गिलो पनि होइन साह्रै सुक्खा पनि होइन त्यसलाई ठिक्कैकोमा हामीले मुछेर चाहिँ राख्नुपर्छ है अनि राख्दाखेरि चाहिँ मैले त्यसमा धेरै प्रकारको कुराहरू त लाइनँ अनि मैले अलिअलि काजुहरू लाएको थिएँ अनि त्यसमा टेस्टको लागि काजु घिउ अनि त्यसमा दुध है यतिले चाहिँ बनिएको थियो अनि मैले फर्स्ट बनाउँदा चाहिँ त्यसको तरिका पनि भन्नु पऱ्यो फर्स्ट बनाउँदा चाहिँ मैले बस्तीकै समानहरूले बनाएँ बस्तीको मतलब भाँडा कुँडाहरूमा पहिला भाँडा बसाएँ अनि त्यसपछि है भाँडा बसाएपछि नुन लाएँ नुन लाएर चाहिँ त्यहाँ एउटा प्याला पनि सानो एउटा प्याला घोप्टाएँ त्यसमाथि केकको भाँडा राख्नुको लागि त्यसलाई त्यो सानो प्याला घोप्टाएपछि त्यसलाई कति पाँच दस मिनट जति त्यो कम्ति आगोमा कम्ति आगो जलाएर त्यसमा त्यसलाई तताउनु पर्छ छोपेर अनि तातिएपछि चाहिँ जब अघि बनाएको है मैले जुन त्यो बिस्कुटहरूलाई जुन बिस्कुटहरूलाई त्यो उयो गरेँ अनि त्यसपछि अनि त्यसलाई चाहिँ मुछेर चाहिँ अनि ठिक्कै बनाइराखेको हुन्छ त्यसपछि मैले त्यो कुराहरू लाएँ अन्त चाहिँ त्यो केकको भाँडामा लाएपछि चाहिँ अनि त्यो उयेसमा भाँडामा बसाएँ ठुलो भाँडामा जुन अघि मैले नुनहरू लाएको भाँडामा बसाएँ बसाएर चाहिँ त्यहाँ कति चालिस मिनट नभए कमसेकम पनि कति चाहिँ एक घन्टा पनि लाग्न सक्छ मोटा भाँडा छ भने अनि त्यसमा है पाक्यो कि पाकेन भनेर कसरी याद पाउने भन्दा चाहिँ त्यसमा मैले एउटा सिन्का काट्नुपर्छ अनि एउटा सिन्काले हामीले त्यसलाई पाक्यो कि पाकेन है चेक गर्नुको लागि अनि त्यसमा कति मिनटदेखि उकालो खोल्नु हुन्छ भन्दाखेरि चाहिँ पच्चिस मिनटदेखि है उँधो खोल्यो भने चाहिँ त्यो फुल्लिनु राम्रो फुल्लिनु सक्दैन पच्चिस मिनटदेखि उँभो खोल्नुपर्छ पच्चिस मिनटदेखि उँभो खोल्दाखेरि चाहिँ मज्जाले फुल्लिन्छ पनि मज्जाले फुल्लिन्छ पनि अनि मज्जाले त्यसको त्यसमा उयो पनि त्यसमा मज्जाले फुल्लिएर चाहिँ एउटा राम्रोसँगले त्यो बनिन सक्छ त्यो केक चाहिँ अनि त्यो केक जब पाक्यो कि पाकेन कसरी याद पाउँछ भने एउटा सिन्का त्यसलाई गाड्नुपर्छ घोँच्नुपर्छ अनि यसो निकाल्दा चाहिँ त्यसमा टालिएर आयो भने चाहिँ पाकेकै हुँदैन त्यसमा यदि टालिएर आएको छैन भने चाहिँ यदि त्यो पाक्यो है चालिस मिनटदेखि उँभो चाहिँ हामीले त्यो चेक गर्न सक्छौँ अनि त्यसमा है अनि त्यसमा चेक गर्न सक्छ अनि त्यसपछि त्यो उयो पनि गर्न सक्छ तपाईँहरूले अब त्यसलाई कति बेला निकाल्ने अब एक घन्टा चालिस मिनट हो यस्तो मिनटहरूमा हेरेर यदि पाकेछ भने चाहिँ तपाईँहरूले निकाल्नुहोस् बिस मिनट जस्तो सेलाउनु पर्छ बाहिर तातो तातो चाहिँ तपाईँहरूले ननिकाल्नुहोस् मैले त्यसरी बनाएको थिएँ अनि बिस मिनट जस्तो सेलाएर अनि त्यसलाई फेरि पनि अर्को भाँडामा है अर्को थालमा राखेँ अनि त्यसपछि चाहिँ त्यो केकहरू हुन्छ अनि मैले क्रिम चाहिँ त्यो अघिको त्यो बिस्कुटबाटै निस्किएको बिच भागको क्रिमलाई नै मैले चलाएको छु अनि त्यसलाई चाहिँ त्यसलाई पनि फिटाउनु धेरै टाइम लाग्छ त्यसलाई फिटाउँदा चाहिँ त्यसको मतलब त्यसलाई फिटाउँदा चाहिँ तपाईँहरूले चम्चीबाट फिटाउनुहोस् होइन अनि त्यसलाई फिटाउँदा पिसेको चिनी पनि तपाईँहरूले लाउनु सक्नुहुन्छ अलिक बेसी बनाउनुको लागि पिसेको चिनी लाएँ मैले अनि त्यसमा अनि दुध लाएँ त्यसमा पाँच दस मिनट जस्तो फिटेको फिटेकै फिटेको फिटेकै फिटेर चाहिँ अनि त्यसपछि एक खाल्को त्यो क्रिम हुन्छ है ठिक्कैको अब त्यो लाउनु सक्ने क्रिम हुन्छ अनि त्यसबाटै मैले बनाएँ अनि डिजाइन बनाउने पनि डिजाइन बनाउने डिजाइन बनाउने कुरोमा पनि मैले त्यसै गरेँ अनि डिजाइन बनाउँदा चाहिँ मैले सिम्पल उयेसको के भन्छ यो कोकोकोलाको त्यो कोकोकोलाको उयेस बट्टाबाट काटेर मैले डिजाइन बनाएको थिएँ अनि त्यसबाट मैले डिजाइन गरेँ अनि त्यसपछि चाहिँ मैले त्यहाँबाट डिजाइन गर्दाखेरि चाहिँ असलसँगले बनिएको थियो त्यो केकको कसरी बनाउँछ भन्ने कुरा चाहिँ मैले त्यहाँबाट बनाएर बनाएको थिएँ अनि त्यस पछाडि अनि लकडाउनको अरू समयमा पनि मैले यसरी नै खाप्जेहरू बनाउनु पनि सिकेको थिएँ अनि खाप्जे चाहिँ खाप्जे चाहिँ एउटा आँटाबाट पनि हुनसक्छ अनि मैदा पनि लाउँदा हुन्छ अनि विशेष चाहिँ मैले आँटाबाटै बनाएको थिएँ खाप्जे बनाउँदा चाहिँ खाप्जे बनाउँदा पनि मैले त्यही चिनी अनि अँ मिठोको लागि चाहिँ मैले घिउ पनि लाएको थिएँ अनि घिउ लाउँदा चाहिँ घिउ चाहिँ बेसी लाउनु हुँदैन घिउ छैन भने तेल पनि लाउनु सक्नुहुन्छ अनि तेल र रिफाइन तेल लाउनु हुन्छ तेलमा पनि अनि त्यो तिनवटा कुरोलाई चाहिँ मैले चिनी अनि घिउ र अनि घिउ र उयेसलाई चाहिँ मैले त्यसरी फिटेर खाप्जे बनाउँदा चाहिँ त्यसरी बनाएको थिएँ अनि त्यसमा डिजाउनहरू गर्दा मैले छुरीबाट है छुरीले काटेर त्यसको डिजाइनहरू विभिन्न प्रकारको त्यसबाट फुलहरू बनाउन पनि सक्छ मैले त्यसमा डिजाइनहरू गर्दा चाहिँ त्यसरी बनाएको थिएँ अनि छुरीले नै काटेर डिजाइनहरू हातले है गरेको थिएँ अनि त्यसबाट त्यो खाप्जेहरू चाहिँ त्यसरी बनिन्छ अनि त्यसपछि है एउटा मैले हनिकम्ब पनि बनाउन सिकेको थिएँ हनिकम्ब बनाउँदा चाहिँ मैले त्यसमा पनि मैदा अनि अन्डा अनि मैदा र अन्डा लाएँ अनि चिनी यो तिनवटाले नै यो हनिकम्ब पनि बनाउन सक्छ हनिकम्ब पनि बनाउन सक्छ अनि यो तिनवटा कुराहरू जब मिसाउँछ मिसाउँदाखेरि चाहिँ है चिनीको चाहिँ त्यो डल्लोहरू बनाउनु भएन मज्जाले फिट्नु पऱ्यो त्यसलाई फिट्दाखेरि पनि पाँच दस मिनट जस्तो फिट्न पर्छ अनि त्यसको डिजाइन गर्ने चाहिँ एउटा फर्मा नै हुन्छ अनि त्यो फर्माबाट फर्मा फर्माबाटै हामीले त्यसलाई बनाउन सक्छ अनि जब त्यो फिटाउँदाखेरि चाहिँ भित्र चिनी चाहिँ मज्जाले फिटिएको हुनपर्छ त्यसमा पानी तपाईँहरूले लाउनु हुँदैन मैले त्यस बेला पानी पनि लाएको थिइनँ दुधले है यो चारवटा कुरा चाहिँ मेन चाहिन्छ त्यो हनिकम्ब बनाउँदा पनि अनि त्यो कुराहरूले गर्दा चाहिँ राम्रो बनिन्छ अनि डिजाइनहरू पनि राम्रो देख्छ अनि त्यसमा बेसी पात्लो पनि हुनुहुँदैन बाक्लो पनि हुनुहुँदैन अनि मात्र असलसँगले त्यो डिजाइनहरू बनिन्छ अनि मात्र त्यो एउटा कति चाहिँ राम्रो फिटिएन भने राम्रो त्यो तेलहरू खारिएको छैन भने पनि त्यो स्याप स्याप बनिन्छ अनि त्यसलाई खान पनि मिठो हुँदैन र खानु मिठोको लागि छुरुम छुरुम हुनुको लागि चाहिँ मज्जाले फिटाउनु पऱ्यो त्यसमा केही कुरा त्यो डल्लोहरू चाहिँ रहनु भएन फिटाउँदाखेरि चाहिँ अनि त्यसरी बनाएको थिएँ अनि अरू चाहिँ मैले अरू तरिका अरू थुप्रै तरिकाहरू सिकेको छु अनि मासुमा सुँगुर मासुहरू पकाउँदा पनि कतिले चाहिँ है मैले उसिनेर खानु अनि फ्राई गरेर खानु अनि त्यसमा असलसँगले है सजिलोसँगले खानु सक्ने चाहिँ फ्राई गर्दाखेरि चाहिँ हामीले निम्बूहरू लाएर जब हामीले फर्स्टमै निम्बू लाएर पास गरिराखेको छ भने निम्बू अनि नुन बेसार हामीले त्यो कुराहरू लाएर पाँच मिनट जस्तो छोपेर राख्यो अनि त्यस पछाडि चाहिँ हामीले त्यसलाई फ्राई गर्नु सक्छ अनि फ्राई गरिसकेपछि फ्राई गर्दाखेरि हामीले हल्का बेसी ठुलो आगोमा पनि होइन सानो आगोमा हामीले मज्जाले फ्राई गरेर खायो भने चाहिँ बेसी मात्रामा खानु पनि सक्छ त्यसले बिमार पनि हुँदैन अनि त्यसरी मैले बनाएँ अनि अरू चाहिँ मैले अरू बनाउँदा अरू खाना सब्जीहरू बनाउँदा पनि त्यही कुराहरू मैले बस्तीकै कुराहरू बेसी बनाउन सिकेको छु अनि लकडाउनको समयमा यति मैले कुराहरू चाहिँ घरमै बसेर चाहिँ सिकेको कारण बाहिर जान नै सकेको थिएन त्यति बेला अनि त्यो कुराहरू चाहिँ मैले अरू युट्युबमा हेरेर पनि त्यो कुराहरू सिकेको थिएँ अनि अरू अरू धेरै कुराहरू मैले सिकेको छु पकाउन अनि असलसँगले बनाउनको लागि अनि